भारतमा मनोरञ्जन उद्योग कसरी विकसित भएको मतलब विकसित मतलब राम्रो चाहिँ आजकल त मान्छे त त्यही हो त्यो डान्स सान्स प्रोग्राम फिल्म फेरि पहिला पहिला चाहिँ फिल्म थियो आजकल फिल्महरू त अलिकति उ त्यो समय कम्तीले गर्दा त्यही मतलब ज्यादातर समयमा बर्बाद हुन्छ क्रिकेटमै दिन्छ आजकल हरहरू बुढो बच्चाहरू सबै त्यसैमा छ अरू यी सब क्लब ती उयेस प्रोग्रामहरू चाहिँ मतलब त्यसमा नै त्यही हो मनोरञ्जन हुन्छ प्लस अन्त मानिसहरूको उ त्यो चाहिँ त्यहाँ कुन प्रकार सामाग्री उपयोग भनेको यो नेचरलै सामानहरू उ त्यो उ त्यो गर्छ कि यो आजकल त ज्यादातर हामीले घरको सामग्रीहरू किन्यो भने चाहिँ पतन्जलीको घरमा बनिबनाई मेनमेड यो सब नेचरल त्यसैमा कर उ त्यो गर्छ त्यति नै हो अरू